ए तपाई रियल स्टेट ब्रोकर बोल्नुभएको हजुर मलाई अन्त सिक्स बिएचके घर चाहिएको थियो हो त्यो विषयमा तपाईँलाई यसो सम्पर्क गरौँ भनेर नि तपाईँको नम्बर मैले तपाईँको उ स्टाफबाट पाएको थिएँ अन्त त्यो भएर कल गरेको हजुर तपाईँको के कसो छ रेन्ज तपाईँको सिक्स बिएचके फ्ल्याटमा भनेर नि यसो बुझौँ भनेर तपाईँलाई कल गरेको थिएँ म चाहिँ बाह्र माइल निवासी हो पुकार आचार्य कालिम्पोङबाट म हजुर मेरो घर छ तर अहिले अलिकति पुरानो भएको कारण मलाई एउटा नयाँ घर चाहिएको थियो र तुरन्त हालमै चाहिएको मलाई त्यो भएर मैले तपाईँलाई सम्पर्क गरेको मलाई चाहिँ हजुर मलाई चाहिँ घरभन्दा चाहिँ अलिक ठुलै चाहिएको छवटा रुम सिक्स बिएचके हो जसमा चाहिँ अलिकति ठुलै होस् रुमहरू छवटा निस्केको टोइलेट बाथरूम एटेच भएको त्यस्तोमा चाहिएको मलाई अन्त रेन्ज चाहिँ मेरो कति छ भने चालिसदेखि लिएर साठी लाखभित्रको चाहिएको

होइन तर मलाई चाहिएको चाहिँ छैवटा रुमको हो हुनु चाहिँ हो ए होइन मलाई अलिकति कम्ती रेन्जमा चाहिएको कुनै अरू तपाईँले मिलाउनु सक्नुहुने भन्ने मैले सुनेको थिएँ धेरैको तपाईँले मिलाइसक्नु भएको रहेस भनेर मैले जान्दाखेरि चाहिँ मैले तपाईँलाई सम्पर्क गरेको हजुर होइन अन्त तपाईँ होइन मलाई चाहिएको चाहिँ त्यै हो मेरो रेन्जै त्यति नै हो हो र त्यसमा अब कुनै एडिसनल त म दिनु सक्दिनँ केही अब तपाईँलाई गर्नु सक्नुहुन्छ कि हुँदैन भनेर मैले तपाईँलाई सम्पर्क गरेको हो ए हवस् हुन्छ ए हवस् हुन्छ हुन्छ